हजुरको यहाँ भाडामा क्याब पाइन्छ भनेको सुनेको थिएँ अनि हामी साथीभाइ मिलेर चाहिँ लदाक जाने विचारमा छौँ र यो त्यहाँ लदाकसम्म जान लागि दार्जिलिङबाट लदाकसम्म जान लागि के कति कति दिन लाग्छ त्यसको त हिसाब छैन हामी धेरै घुम्ने प्लान छ हाम्रो लदाकमा मात्रै सात दिनको छ र लदाकसम्म पुग्न त्यसपछि फेरी त्यहाँबाट आउन त्यो अनिश्चित भएको कारणले गर्दाखेरि त्यो म एक्ज्याट भन्न सक्दिनँ है र तपाईँको यहाँबाट चाहिँ क्याबको कति किलोमिटर कुदेको चाहिँ कसरी लिनुहुन्छ त्यसको कृपया रेट बताइदिनुहुन्छ कि